प्रवेश अस्ति तेरो गाडी भनेको थियो फेरि त्यो गाडीको उयो क्यान्सल भयो अनि त्यसले गर्दा अब फेरि फेरि गयो भने चाहिँ तेरै गाडी भनौँला त्यो अस्ति दिएको त्यो रिजर्भमा उयो गरेको पैसा चाहिँ हाम हामीलाई फर्काइदिनु फेरि चाहिए पछि चाहिँ भन्छु